पेट्रोलको ब बड्दो मुल्यले बाईकिङलाई असर त गरेको छ किनकि आजको दिनमा पेट्रोलको दामहरू धेरै नै बढेर गएको छ त्यति मात्र नभएर पल्युसन पनि धेरै नै भएको छ तर आजको दिनमा जति पनि आज दिनमा जति पनि अब ई बी मसिनहरू इलेक्ट्रोनिक इलेक्ट्रोनिक जति पनि ई बी चार्जरहरू गाडीदेखि लिएर जति पनि अहिले मोर्डन तरिकाले तपाईँको पेट्रोल डिजेलको सब्सिट्युटमा धेरै प्रकारले इलेक्ट्रोनिक चार्जर इलेक्ट्रोनिक चार्जेबल बाइक स्कुटीहरू नि तपाईँहरूको नयाँ नयाँ इक्युपमेन्टहरू मोडर्नाइज्ड इक्युपमेन्टहरू लगाएर अहिले तपाईँको मोर्डन टेकनिकहरू लगाएर अगाडि अगाडि जसमा डिजेल पेट्रोलहरू को सब्सिट्युटमा बनाउने कोसिस गरिरहेको छ अन्त यो एउटा ठुलोभन्दा एकदम ठुलो राम्रो एउटा तपाईँको एउटा कोसिस पनि हो जसमा एउटा पल्युसन कम्ती गराउनु अनि पेट्रोललाई धेरैभन्दा धेरै कम्ती मूल्यमा राख्नुको लागि